र आज म तपाईँलाई डान्सको बारेमा बताउँछु डान्स चाहिँ एउटा यस्तो हो जसले हरएक कुरोको समाधान छ मतलब अब तपाईँहरूको खुट्टा फ्रेक्चर भएको छ हरे हौ त्यस्तोमा अलि अलि तपाईँहरूले त्यसलाई फ्रेक्चरलाई तपाईँहरूले दुःखेको छ भनेर उयस गर्नु हुँदैन डान्स अलि अलि त्यो डान्सकै मुभ्सहरू हुन्छ त्यो फ्रेक्चरमा सेम हो डान्स डान्स हाम्रो हरएक लाइफमा हामी जहिले हिँड्नु सिन्नु सबमा हामीले दिनमा एक ताल न एक ताल त कसै न कसैले डान्स गर्छ आज कल त झन् रिल्सहरूको जमाना छ स डान्स अन्त मनोरञ्जन अरूहरूलाई कसरी इन्टर्टेन्मेन्ट गर्नु कस्तो राम्रो लाग्छ सबभन्दा पहिला त हो अब इन्टर्टेन्मेन्ट जसले हाँस उठाउने डान्सहरू गर्छ मजाको डान्सहरू गर्छ मान्छेले त्यसलाई नै भन्छ यसले त कस्तो मजाको डान्स गरेको छ हौ यसले त साह्रै राम्रो डान्स गर्छ भन्छ अब हाँस उठाउने डान्सहरू हो त्यस्तोहरू पनि साह्रै राम्रै हुन्छ सबले मेन त हाँस उठाउने डान्सहरू खोज्छ त्यही मनोरञ्जन गर्नु लागि चाहिँ उनीहरूलाई हाँस उठाउने डान्सहरू खोज्छ त्यस्तै हाँस उठाउने डान्सहरू गर्नु पर्छ अन्त सेकेन्डमा छ ए हिप हप हिप हप खालि अब हिप हप त अहिले त सब त कल्चर जस्तो भएको छ हिप हप डान्स गर्नु त अब कतिले डान्स क्लास गर्छ कतिले गर्दैन र मैले त मैले गर्दैन तर म डान्स गर डान्स चाहिँ एउटा यस्तो हो जसले सब टेन्सनहरू भुलाउँछ किनकि अब कसैलाई मजाको डान्स गर्दै देखेको देख्दा यस्तो आउँछ कति राम्रो नाँचेको यो नानी कति राम्ररी गरेको म हामी पनि सानुमा यसरी नै नाँच्थ्यो भन्दा उनीहरूलाई सोचाइ आउँछ होला त्यस्तै मजाको कस्तो मजाको डान्स गर्द रहेछ हौ यो नानी भन् अब हामीले उनीहरूलाई डान्स गरेर देखायो भने उनीहरूको मनमा त चल्छ होला हामी पनि सानोमा यस्तै नाँच्थे यस्तै हाँसी खेली गर्थे त इन्टेर्टेन्मेन्टमा डान्सको मेन मेन प्रपो परपोज हो कि हामीले पहिले तिनीहरूलाई इन्टर्टेन्मेन्ट गर्नु पर्छ इन्टर्टेन्मेन्ट गरेर हाम्रो डान्स मुभ्स हाम्रो डान्स मुभ्स इन्टर्टेन्मेन्ट हिप हप डान्स आज कल त के के डान्स सालसा भन्छ बचाता एन्ड के के अझ के केहरू छ तर हाम्रो त गाउँ हो त्यही भनेर बेसी त हामी कल्चर डान्स गर्छु हाम्रो मगर ड्रेस सुनवार ड्रेस तामाङ ड्रेसहरू यस्तो लगाएर त्यस्तोमा मान्छेले राम्रै भन्छ तर इन्टर्टेनमेन्ट इन्टर्टेन्मेन्ट उनीहरूलाई हाँस उठाउने डान्स गऱ्यो भने चाहिँ उनीहरूले यस्तो उनीहरूले आफ्नो टेन्सनहरू सब भुलिन्छ जस्तो कि अब कति मजाले नाँचेको हामी पनि सानोमा यस्तै नाँच्थेँ त्यही त हो सेम डान्सको मेन परपोज हो इन्टर्टेन्मेन्ट अन्त हिप हप त्यहाँदेखि इन्टर्टेन्मेन्ट हिप हप इन्टर्टेन्मेन्ट अनि स्टेप स्टेप्स चाहिँ मेन हो डान्सकोमा अब जुन चाहिँ गानाको उयस छ गानाको अब गानाले के भन्दैछ हौ त्यही गानाको गानाले के भन्दैछ भनेर बुझेर हामीले अब रिसिभ गऱ्यो भने जुनै डान्स पनि राम्रो हुन्छ र डान्सको लागि त इन्टेर्टेन्मेन्ट अनि स्टेप्स इन्टेर्टेन्मेन्ट र स्टेप्स भनेको मतलब यो मात्र होइन कि हामीले जुनै गानामा इन्टर्टेन्मेन्ट र स्टेप्स कुन चाहिँ कुन चाहिँ गानाहरू यस्तो हुन्छ जो स्लो हुन्छ र देशभक्ति देशभक्तिको गानाहरूमा त तपाईँले त देखेकै होला भिडियोतिर कस्तो मजाले उनीहरूले स्टेप बाइ स्टेप डान्स गर्छ हेर्नु होस् यी इन्टर्टेन्मेन्ट अन्त स्टेप्स त्यहाँ स्टेप छ कस्तो मजाले स्टेप बाइ स्टेप्स डान्स गर्छ उनीहरूले यति मजाले डान्स गर्छ कि सबले भन्छ वाउ भन त्यतिखरे अब फिफ्टिन अगस्त ट्वेन्टी सिक्स जनवरीतिर हेर्नु होस् तपाईँ रिपब्लिक डे इन्डिपेन्डेन्सडेतिर हेर्नु होस् कति मजाले तिनीहरूले ग्रिन वाइट एन्ड ओरेन्ज लगाएर यिनीहरूले कति मजाले स्टेप बाइ स्टेप कलर कलरको ग्रुप बनेर उनीहरूले कति मजाले डान्स गर्छ हाम्रो यता स्कुलतिर हुन्छ है